हामीले चाहिँ जनावरहरूबाट यसरी आफ्नो बालीहरूलाई जोगाउँछौँ कि खेतको मुख्यतै यस्तो जनवारहरू पस्नेगर्छ जसमा चाहिँ हामीले उसलाई न कुट्नुसक्छ न भेट्नुसक्छ त्यसको मतलब चाहिँ हामीले जुनै खेती लाएँ पनि उसले पसेर त्यसको विध्वंस गरिदिन्छ र ऊ चाहिँ यति साह्रो फुर्तिलो जनावर हुन्छ कि हामीले चाहिँ उसलाई केही गर्नै सक्दैन त्यही कारण हामी चाहिँ दिनभरि एकजना मानिसै खेती भएको जग्गामा एउटा लट्ठी वा एउटा केही ज्यादा जस्तो क्याटिस लिएर हामी बस्ने गर्छौँ हाम्रो हाम्रो एउटा मानिसको दिनभरिको काम नै त्यही खेती जोगाउनु हो ऊ त्यो चाहिँ हामीलाई ज्यादा जस्तो बाँदरले हाम्रो खेतीमा दु ख दिने गरेको छ